दार्जिलिङ जिल्लामा शैक्षिक संस्थाबारे बोल्नुपर्दा र अवसरहरू शैक्षिक सिस्ता संस्था र अवसरहरूबारे बोल्नुपर्दा दार्जिलिङ जिल्लालाई एजुकेसनल एरिया पनि भन्न मानिन्छ किनभने दार्जिलिङ जिल्लामा शैक्षिक संस्थाहरू धेरै नै छन् विश्वविद्यालय छन् महाविद्यालय त धेरै नै छन् प्लस विश्वविद्यालय पनि छन् दार्जिलिङ जिल्लामा दुइटा विश्वविद्यालय छन् अहिले नर्थ बेङ्गाल विश्वविद्यालय त्यसपछि हालैमा बनिने दार्जिलिङ हिल युनिभर्सिटी यो अर्को विश्वविद्यालय बनिरहेको छन् दार्जिलिङ जिल्लामा अनि त्यसपछि महाविद्यालय त धेरै नै छन् यो नर्थ बेङ्गल विश्वविद्यालयमा पर्ने महाविद्यालयहरू धेरै नै छन् अनि विद्यालयहरू त अनेकौँ छन् जसमा धेरै प्रतिष्ठित इन्स्टिटुसनहरू छन् एकदम रेप्युटेट कलेजेस स्कुल्सहरू उपलब्ध छन् जहाँ प्राइमेरी सेक्सनदेखि हायर सेक्सनसम्मै एकदमै फर्स्ट क्लासमा शिक्षा दिने गर्दछ अनि यी शिक्षाहरूकै कारण दार्जिलिङ जिल्लाले धेरै आइएएस आइपिएस पनि जन्माइसकेका छन् अनि जुन क्षेत्रबाट आइएएस आइपिएस जन्मिन्छ भन्नुको मतलब यही क्षेत्रमा बसेर त्यही क्षेत्रमा पढेर त्यही क्षेत्रमा हुर्केर बढेर यदि यति महान् पदका उम्मेद्वारहरू निकाल्न सक्छन् भने त्यस क्षेत्रमा शिक्षाको असर धेने धेरै नै राम्रो छ भन्ने बुझिन्छ र यस जिल्लाले दार्जिलिङ जिल्लाले धेरै नै यस्ता शैक्षिक क्षेत्रमा काम गरिसकेका छन् धेरै नै राम्रो राम्रो पदहरूमा जब नोकरीहरू केन्डिडेट्सहरूले पाइसकेका छन् यसको मतलब दार्जिलिङ जिल्लामा शैक्षिक संस्थाहरूको एकदमै राम्रो प्रकोप छ राम्रो भाइभ राम्रो साइड पक्ष छ र मानिसहरूले मनपराउने पाठ्यक्रम र विषयहरू के के छन् भन्नेबारेमा बोल्नुपर्दा दार्जिलिङमा दार्जिलिङ का एकदम प्रोपर दार्जिलिङ टाउन दार्जिलिङ जिल्लामा जिल्लामा त यता सिलगढी दार्जिलिङ खरसाङ यी सब पर्छन् र मेन विशेष गरी दार्जिलिङ क्षेत्र अनि सिलगढी क्षेत्रलाई यसरी डिभाइड गरेर हेर्दाखेरि दार्जिलिङ क्षेत्रमा एज अ फर्स्ट ल्याङ्ग्वेज नेपाली ल्याङ्ग्वेजले युज गर्छ भने एज अ एज अ सिलगढी क्षेत्रमा फर्स्ट ल्याङ्ग्वेज एज अ हिन्दी या बेङ्गाली युज गरेर पनि पढिने गरिन्छ तर जे भए पनि बेसिक ल्याङ्ग्वेज बेसिक प्राइमेरी एजुकेसन एकदमै राम्रो पाएको हुनाले त्यसपछि हायर स्टडिजमा धेरै राम्रो उपलब्धि हासिल गर्नसक्छ त्यसकारणले गर्दाखेरि यसका पाठ्यक्रम एकदमै सरलताको साथ अघि बढ्छन् र स्टुडेन्सहरूलाई विद्यार्थीहरूलाई यसलाई विद्या आर्जन गर्न एकदमै सरल पर्छ अनि सरलताको साथ अघि बढ्छन् त्यसपछि विद्यालय महाविद्यालय हुँदै विश्वविद्यालयसम्म पुग्छन् यी सब विद्यालय महाविद्यालय पोलिटेक्निक कलेज इन्जिनियरिङ कलेज यी सब सबै कलेजेसहरू दार्जिलिङ जिल्लामा छन्